मैले चित्र धेरै नै चित्रहरू बनाएँ तर एउटा समय चाहिँ यस्तो चित्र बनाएँ जसलाई चाहिँ एउटा तिर्खाएको कागले पानी खान खोजिरहेको त्यो काग उड्नु कागले चाहिँ त्यो जग जगबाट पानी निकाल्न नसक्दाखेरि उसले आफ्नो भ्याएको बुद्धिले ढुङ्गाहरू बटुलेर जगमा हाल्दै हाल्दै हाल्दै गएर पानी माथि चुलीसम्म ल्याएर पानी पिएको त्यो चित्रमा चाहिँ मैले के गरेको थिएँ भने एउटा साधारण जगको नक्सा अनि त्यसमाथि एउटा काग र उसले त्यो ढुङ्गा ल्याएर जगमा हाल्दै गरेको जसमा कि पानी माथि आओस् भनेर यो चित्र मैले जब बनाइसकेँ तर म आफैले बुझेँ अनि अरूलाई पनि बताएँ त्यसमा मिहिनेत भन्ने आफ्नोमा भएको बलबुताको प्रयोग आफ्नो कोसिस भने चाहिँ मैले त्यसमा दर्साएको छु